बाख्राहरू हुनु त गाई वस्तुहरू चाहिँ मैले पनि पालेँ गाईहरू पनि पालेँ तर पाल्नु नसकेर गाई पनि बेचिदिएँ बाख्रा त दुई चारवटा पालेको छु तर त्यो आशाकारी हो उहिलेको बुढाहरूले सासको धन गन्दै नगन भन्थ्यो तैपनि हामीहरूले चाहिँ अब बाख्रा तिनवटा बाख्रा छ तिनवटाले दुई दुईवटा ब्यायो भने छवटा हुन्छ एक एकवटा ब्यायो भने तिन तिन तिनवडा चाहिँ हुन्छ बोका ब्यायो भने झन् राम्रो छतौरी ब्यायो भने पालित भन्छ बगाल बढ्छ बोका ब्यायो भने चाहिँ अब हामीले बोकालाई ठुलो बनाएर खसी बनाएर आठ दस हजारमा बेच्नु सकिन्छ हो यस्तै दसैँको आउँछ तिहार आउँछ यसरी बेचेर चाहिँ यसो नानीहरूलाई लुगा यसो केही सामानहरू किन्नु आशाले चाहिँ हामीहरूले बाख्राहरू पालिन्छ तर म बसेको बसेकोचाहिँ या चौतिस पैँतिस वर्ष भइसक्यो तर पञ्चायतबाट चाहिँ हामीले केही पनि पाएको छैन पहिला खोइ अहिले त प्रधान मन्त्री योजना ग्यास सिलिन्डरहरू पनि पाउँदैछ भनेर चाहिँ सुन्दैछु कानले चाहिँ तर मैले चाहिँ म चाहिँ बेकारी हो म छोरा पनि बेकारी म पनि बेकारी तर बिस हजार तिस हजार तलब खानेले चाहिँ अहिले प्रधान मन्त्री योजनको ग्यास सिलिन्डरहरू थापेर अहिले सहीहरू गरेर उनीहरू आइरहेको छ अनि मैले हाम्रो यहाँ भोटमा जिताएर राकेस हाम्रो तामाङलाई भोटमा जिताए भोट मैले मेरो घरबाट चारवटा भोट दिएर पनि जितायौँ तर अब अहिले केही पनि छैन मैले हिजो अस्ति के हो राकेस भन्दाखेरि राकेसले ए बिर्सिएछ हौ काका भोली पर्सि अब म अर्कोमा आउँदाखेरि गरौँला नि भन्छ अब यस्तो छ अहिले सबैले ओल्ड पेन्सनहरू पाइसक्यो म असी वर्ष पुगिसक्यो मलाई ओल्ड पेन्सनै छैन केही पनि छैन म बेकारी मान्छे त अब के भन्नु हामीले तर त्यही दुई चारवटा बाख्रा पाल्छु त्यही दुई चारवटा बाख्राको आशाले नै सबै कुरो मैले चलाउँदैछु हिजो अस्ति एउटा खसी बेचेँ दसैँको टाइममा दस पन्ध्र हजारमा त्यही खसीले चाहिँ आबो दसैँहरू मानियो तिहार पनि त्यही पैसाले नै मान्नु पर्ने छ आशा चाहिँ त्यस्तै छ हाम्रो अब गरिबको के इच्छा र आकाङ्क्षाहरू चाहिँ